विशेष निर्वाचनको बिषयमा भन्नुपर्दा अप्ठ्यारो कुराहरू चाहिँ के हो भने अब हाम्रो चाहिँ बुथ अलिकति दुई किलोमिटर जस्तो टाढो परेको कारण आफ्नो क्षेत्रबाट दुई किलोमिटर जस्तो टाढो भाको कारणले गर्दा निर्वाचनको क्षेत्रमा चाहिँ अब पैदल हिँडेर अब पसिनै पसिना भएर त्यस्तो खालको अब त्यसरी चाहिँ हामी अब निर्वाचन मतलब अब भोट गर्न जानु पर्यो त्यो जग्गामा बुथमा जानुको लागि चाहिँ अब त्यस्तो खालको अप्ठ्यारोहरू छ हामीमा र